हजुर हो त ए हजुर हाम्रोमा अस्ति भर्खर आएको सबै नयाँ लुगाहरू आएको छ दसैँको लागि हजुर हाम्रो दसैँमा अहिले फिप्टी पर्सेन्ट अफहरू चल्छ ला तपाईँलाई अब कस्तो वेस्टर्न चाहिएको कि ट्रेडिसनल चाहिएको कि सबै आएको छ ए त्यसो भए वेस्टर्न अब नयाँ नयाँ जिन्स पेन्टहरू आएको ओभर साइज टिसर्टहरू आएको छ ट्रेडिसनलमा पनि कुर्ताहरू आएको छ तपाईँहरूलाई अब के के चाहिएको भन्नुहोस् कुर्ता अब यल्लो ग्रिनहरूमा छ लाइट ग्रिनहरूमा छ ट्रेडिसनल अब दसैँमा हो भने अब कुर्ताहरू छ अन्त ढाका टोपीहरू छ न अब तपाईँलाई कस्तो खालको चाहिएको कुन चाहिँ वाला ट्रेडिसनलवाला चाहिएको प्राइस अब हेऱ्यो भने फिफ्टी पर्सेन्ट अफ छ हाम्रोमा अब तपाईँलाई अब टू थाउजन्डवाला किन्नुभयो भने हाम्रो वान थाउजन्डमा तपाईँले लानु सक्नुहुन्छ डिस्काउन्ट हजुर छ त डिस्टाउन्ट अहिले मान्छेहरूले चाहिँ नयाँ नयाँ लुगाहरू ओभर साइज टिसर्टहरू जिन्सहरू बेसी ट्रेन्ड हुँदैछ अहिले तपाईँलाई चाहिँ फेमिलीको लागि चाहिएको लुगा हो

ए त्यसो भए ए त्यसो भए फेमिलीको लागि हो भने चाहिँ आउनुहोस् हाम्रोमा बेस्ट छ फेमिलीको लुगा सबै म्याचिङहरू छ होइन तपाईँलाई मज्जा आउँछ आउनुहोस् एकताल प्राइसहरू पनि रिजनेबल प्राइस छ हाम्रोमा हजुर हाम्रो विकमा हाम्रो सन्डे छुट्टी हुन्छ अब त्यही हो अन्त मन्डे टू स्याटरडे तपाईँ आउनु सक्नुहुन्छ ए हुन्छ हुन्छ